हालैका वर्षहरूमा कृषिमा धेरै प्राविधिक परिवर्तनहरू देखा पर्दछ जस्तै ट्र्याक्टरको प्रयोगद्वारा कृषकहरूलाई कृषिसम्बन्धी कार्यहरू गर्नमा सजिलो हुँदछ युरियाको प्रयोगद्वारा साग सब्जीहरूको उत्पादन पनि बढिरहेको पाइन्छ र धेरै परिवर्तनहरूको कारण अथवा धेरै प्राविधिक परिवर्तनहरूको कारण कृषकहरूलाई कृषिमा धेरै सुविस्ता भएको देखिन्छ